हेलो सुन्नुहुँदैछ ए यो चाहिँ ऊ यो के भन्छ गोसखान हो मलाई अलिक हजुर मलाई अलिक चिकनको मासुहरू चाहिएको थियो कि अन्त त्यसैले कल गरेको नि हजुर मलाई चाहिनु त दुई तिनवटा प्रोग्रामको लागि चाहिएको हो कि अन्त चिकन र मटनको पाइन्छ होला है दुइटाकै ए होइन यता उता गरेर मिलाउनु सक्नुहुन्न

मलाई बेलुकाको लागि चाहिएको कि

हजुर हजुर त्यस्तै तिन चारबजेतिर अन्त तिनवटा प्रोग्रामको लागि चाहिएको तपाईँले यसो गरिदिनुहोस् म पाँच पाँच किलो चाहिँ मिलाइदिनुहोस् न जसै गरेर भए पनि हजुर मटन चाहिँ पाँच किलो गरिदिनुहोस् हो अन्त अरू चिकन चाहिँ दस किलो गरिदिनुहोस् न ए हजुर हजुर हजुर ए हजुर हुन्छ हुन्छ कसो गरेर अब मिलाइदिनुहोस् न मलाई अब अझै नै चाहिएको छ आजको लागि अरू ठाउँ भन्नु पनि अब आज पाइँदैन हो अनि तपाईँको दोकानमा चाहिँ छ भनेर नि हजुर ए हुन्छ उसो भने त्यसो त्यसो भने म पुरा आस गरेको छु अब तपाईँले राखिदिनुहुन्छ भनेर जसरी भए पनि अब मिलाइदिनुहोस् न हुन्छ हुन्छ दाम चाहिँ कसरी होला ए हजुर मटनको चाहिँ ए हुन्छ हुन्छ हुन्छ त्यसो भने म तिन बजे चाहिँ टक्कै आइपुग्छु नि तपाईँको दोकानमा हुन्छ हुन्छ धन्यवाद